मेरो यो कुकिङको हबीको है मलाई त यो मन पर्छ अनि त्यसमा चाहिँ मेरो आमा परिवारहरू चाहिँ खुसी हुनुन्छ कि म चाहिँ घरतिर जाँदा पनि है मेरो आमाको घरतिर जाँदा परिवारको घरतिर जाँदा पनि खाना पकाउनु चाहिँ मलाई नै म गएपछि चाहिँ मलाई नै खाना पकाउनु भन्नुहुन्छ र अन्त मैले चाहिँ मिठो पकाउँछु भनेर उहाँहरूले भन्नुहुन्छ र त्यहाँदेखिन् उनीहरूको उनीहरूले मलाई म खाना पकाउँछु खाना पकाइ स पकाएर चाहिँ उहाँहरूसँग बाडेर खान्छु र उहाँहरू चाहिँ मलाई धेरै नै एप्रिसिएट गर्नुहुन्छ उहाँहरूले खाना मिठो भएछ यसले चाहिँ यसले जस्तो खाना चाहिँ यो सबैलेभन्दा यसलेचाहिँ मिठो खाना पकाउँछ भनेर चाहिँ मलाई सबैले राम्रो भन्नुहुन्छ है त्यसले गर्दाखेरि मलाई खुसी पनि लाग्छ अनि मलाई खाना पकाउनु मन पनि पर्छ त्यसले गर्दाखेरि चाहिँ मेरो परिवारहरू सबै पनि खुस हुन्छ मैले पकाएको खानाले उहाँहरूलाई खाएको उहाँहरूको मेरो खानादेखि मिठो पनि मान्नुहुन्छ र उहाँहरूले मजाले बसेर पनि खानुहुन्छ